हेलो हेलो अरुणा राई बोल्नु भएको हो तपाईँको केक बेकरी छ हरे नि हजुर मलाई एउटा राम्रो केकको अर्डर दिनु थियो कि साथीको बर्थडे छ नि त तपाईँकोमा कुन कुन केक फ्लेभरहरू हुन्छ पाइन एप्पल फ्लेभरको हुन्छ हजुर मलाई मलाई पाइन एप्पल फ्लेभरको हो बिचमा स्ट्रबेरीको अलिकति टपिङ्सहरू भएको चाहिएको थियो अनि उयो के पो भन्छ अनि तपाईँकोमा उयोहरू भएको स्ट्रबेरी ट्र टपिङ्स हो अनि अलिकति फ्रुटहरूको डिजाइनहरू भएको मलाई एक हप्ताभित्रमा तपाईँ उयो गर्ने गरिसक्नु दिनुहुन्छ केक बनाइदिनुहुन्छ मलाई उयो भेनिल्ला मिक्स पनि अलिकति चाहिएको थियो फ्लेभर हजुर अनि मलाई अलिकति भेनिल्ला फ्लेभरको चाहिँ उयोहरू पनि चाहिएको थियो कप केकहरू कप केक चाहिँ टुवेल्भ पिसेसहरू हुन्छ मलाई भेनिल्ला फ्लेबरमा हजुर खरसाङ हजुर हुन्छ म एक हप्तामा लिनु आउँछु है तपाईँहरूकोमा हुन्छ थ्याङ्क यू